तपाईँहरूको वेस्ट बङ्गालमा के भन्छ उतातिर घुम्न जाँदाखेरि पनि राम्रो राम्रो छ जस्तो कि दार्जिलिङमा पहाडहरू छ त्यहाँको रानी पहाडहरू पनि छ त्यहाँ राम्रो राम्रो जग्गाहरू छ त्यतातिर चाहिँ त्यो टिस्टा खोला पहाड त्यहाँ चाहिँ टुरिज्म गर्ने स्टुडेन्टहरू पनि थुप्रै आउँछ टुरिज्मको लागि पनि अनि टुरिस्टहरू पनि थुप्रै आउँछ घुम्नको लागि त्यहाँ चाहिँ राम्रो राम्रो जग्गाहरू छ पुलहरू यस्तै राम्रो राम्रो जग्गाहरू छ त्यहाँ चाहिँ घुम्नुलाई स धेरै धेरै मान्छेहरू आउँछ टाढो टाढोबाट आउँछ बहुत टाढो टाढोबाट आउँछ त्यतातिर चाहिँ घुम्नुको लागि त पहाडहरू हुन्छ राम्रो राम्रो जिनिसहरू हुन्छ झर्ना खोला खोला मतलब झर्ना पनि झर्ना राम्रै हुन्छ सबै खोला नाला पुल सबै दामी दामी हुन्छ त्यहाँको घरहरू पनि राम्रो राम्रो हुन्छ पहाडहरूमा घरहरू हुन्छ अनि त्यता चाहिँ बहुत जाडो जाडो हुन्छ ठन्डा हुन्छ ठन्डा उ त्यतातिर चाहिँ हाम्रो यता भन्दाखेरि चाहिँ बहुत राम्रो राम्रो जिनिसहरू पाउँछ त्यता चाहिँ उता हिल साइडतिर राम्रो लाग्छ त्यता घुम्नु पनि जग्गाहरू पनि थुप्रै भयो सबैजना आउँछ घुम्नुको लागि सबैजना घुम्नु पनि आउँछ अनि घुम्दाखेरि पनि राम्रो लाग्छ किनभने त्यतातिर राम्रो राम्रो प्लेसहरू हुन्छ घुम्ने जग्गाहरू पनि त्यतातिर चाहिँ राम्रो राम्रो हुन्छ त्यता घुम्नको लागि पनि जग्गाहरू टाढो टाढो मान्छेहरू पनि आउँछ टुरिज्मको लागि पनि टुरिस्टहरू पनि आउँछ त्यतातिर त्यतातिर होटेल बुक गरेर पनि बस्छ कतिजना कतिजना त्यतिकै बस्छ अनि घुम्छ त्यता गुम्बाहरू पनि राम्रो छ ठुलो गुम्बाहरू पनि छ उता घुम्ने जग्गाहरू थुप्रै छ त्यतातिर